हेलो दादा ए सुन्नुहोस् न मैले तपाईँकोबाट एउटा गाडी रिजर्भ गरेको थिएँ कि अनि त्यो गाडी चाहिँ सिँहमारी बोलाएको थिएँ त्यो गाडीले गाडीको ड्राइभरले न मेरो कल कल रिसिभ गरेको छ न मलाई कन्ट्याक्ट गरेको छ म यहाँ तपाईँको ड्राइभरलाई पर्खेको तिन घन्टा भइसक्यो मैले सिँहमारी बोलाएको मलाई यहाँ सिलगडी जान एकदमै ढिलो भइसक्यो तर तपाईँको ड्राइभरले फोन पनि उठाएको छैन मलाई कन्ट्याक्ट पनि गरेको छैन मलाई एकदमै एमरजेन्सी परेर मैले कल गरेको थिएँ तर खोइ कनफर्म गरेर पनि त्यो तपाईँको ड्राइभरले त मलाई त खोइ विश्वासघात गऱ्यो त खोइ अहिलेसम्म मेरो कलै उठाएको छैन